हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ सबै सुबिस्तै छ हस्पिटलहरू पनि छ स्कुलहरू पनि छ कलेजहरू पनि छ हो सुबिस्तै छ यता अब हाम्रो यहाँ गाउँ घरमा चाहिँ अब हस्पिटलहरू चाहिँ छैन हामी चाहिँ अब कालिम्पोङै जानु पर्छ गाडीहरू रिजर्भ गरेर जानु पर्छ कालिम्पोङमा चाहिँ अब सुबिस्तै छ सबै कलेजहरूदेखि लिएर स्कुलहरू हस्पिटलहरू पनि छ सुबिस्तै छ हामीलाई कालेम्पोङमा कालिम्पोङ जिल्लामा चाहिँ